मलाई सिलाई बुनाईको चाहिँ धेरै सोख सानोदेखि नै थियो किनभने हाम्रो स्कुलमा पनि एउटा सिलाई बुनाईको क्लास नै हुन गएको गर्थ्यो त्यसै कारणले हामीलाई गुरूआमाले पनि हामीलाई धेरै नै सिलाई बुनाईको कामहरू सिकाउनु सिकाउने गर्थे त्यही कारणले मलाई अझै पनि सिलाई बुनाईको धेरे नै रहर छ होइन सानैदेखि सिलाई बुनाई सिकेको हुनाले मेरोमा धेरै किसिमको काँटा स्वेटर बुन्ने काँटा कुर्सी कुर्सी रङ्गीविरङ्गी धागा सियो क्रस क्रस्टिजको लुगाहरू कुसन बनाउने लुगाहरू कुसनहरू बनाउँदा जुन चाहिँ बनाउने बनाउँदाखेरि लाग्ने सामाग्रीहरू पनि मेरोमा धेरै नै छन् स्कुल पढ्दादेखि नै थुपारेको काँटाहरू धागोहरू मेरोमा धेरै नै छन् अहिले मलाई केको खाँचो भइरहेको छ भने स्वेटर बुन्ने मसिन होइन त्यो मसिन चाहिँ अहिले स्वेटर स्वेटर बुन्नु पर्दा चाहिँ धेरै नै मलाई इच्छा पनि छ अरू त्यो फेरि डिमान्डमा पनि छ बुनेको स्वेटर तर त्यो स्वेटर मलाई किन्नु बुन् त्यो मिसिन किन्नुको लागि चाहिँ चाहाना त छ तर त्यसले धेरै नै पैसा लाग्नेको गर्नाले चाहिँ अहिलेघरि मैले किन्न सकेको छुइनँ त्यो मसिन चाहि अहिले धेरै नै महँगो छ त्यही कारण मैले अहिले सिक्नु सकेको छुइनँ इच्छा चाहिँ छ मलाई